नेपाली भाषामा त केही अब उयो छैन नेपाली भाषा चाहिँ अब हामीलाई चाहिँ एकदमै मनपर्छ हाम्रो मातृभाषा हो तर अब अहिलेको नानीहरू गार्जेन्सहरूले चाहिँ नानीहरूले इङ्ग्लिस बोलेन इङ्ग्लिस जानेन भने चाहिँ कही नजानेको जस्तो सम्झिन्छ त्यसले गर्दा नेपाली भाषालाई चाहिँ त्यति उनीहरूले मान्यता दिँदैन र हामीलाई चाहिँ अब नेपाली भाषा चाहिँ अति मनपर्छ किनभने नेपालीबाटको भाषा नेपालीबाट बोल्नु बोल्नुलाई अति राम्रो सुनिन्छ अब इङ्ग्लिसमा चाहिँ अब नानीहरूलाई चाहिँ इङ्ग्लिस इङ्ग्लिस भनेर सबै भन्छ नानीहरूले आफ्नो भाषा मातृभाषाहरू भुलिसक्यो मलाई त त्यस्तो लाग्छ